दार्जिलिङ जिल्लाको हावा पानी चाहिँ आले चाहिँ याँ चाहिँ गरम चाहिँ हुँदैन प्राय जाडो नै हुन्छ किनभने यो हिल्ली रिजनको टपमा पर्छ अनि चिसो हावा पनि बग्छ अनि हिमालको छेउ छेउमा हुन्छ त्यही कारणले चाहिँ चिसो हावा बग्छ अनि यहाँको मौसम चै तातो हुँदैन बट विन्टरमा चाहिँ अति नै चिसो हुन्छ यतातिर राम्रो राम्रो तातो तातो लुगा लगाएको छैन भने चै निमुन्याहरूले भेट्नु पनि सक्छ त्यही कारणले जो जो बृद्ध अवस्थामा पुग्नु भएका बुढा पाखाहरू अनि भर्खर भर्खर साना साना स साना बाल बाल बालिकाहरू चाहिँ उनिहरूको चाहिँ खास खयाल राख्नु पर्छ उनिहरूले चाहिँ तातो तातो बनाएर राख्नु पर्छ हिल हिल्ली रिजनमा अनि यहाँको क्लाइमेट चेन्ज चाहिँ कस्तो हुन्छ भनेपछि गरम चाहिँ हुँदैन बट जाडो पानी पनि पर्नु सक्छ त्याँबाट त्यही कारणले चाहिँ गर्दा चाहिँ निमोनिया हुन्छ टाइफोइड हुन सक्छ क्लाइमेटिकल चेन्जले गर्दा त्यही कारणले चाहिँ आफुलाई जति सक्दो केयर गरेको राम्रो अनि मैले कति मामानिसहरू देखेको छु यो जारोले गर्दा निमुनियाले भेटेर गम्भीर अवस्थामा पुगेर अ अ अस्पतालमा भर्ना भाकोहरू देखेको छु त्यही कारणले चाहिँ आफुलाई जति सक्दो तातो तातो लुगा लाएर आफुलाई तातो बनाएर बस्नुहोस् अनि यो यहाँ दार्जिलिङमा चाहिँ चिसो चाहिँ विन्टरमा चाहिँ कदमै बड्छ त्यही कारणले चाहिँ आफुलाई केयर गर्नुहोस् राम्रो राम्रो लुगा लाउनुहोस् तातो तातो लुगा लाउनुहोस् अनि आफ्नो ख्याल राख्नुहोस्